दाजु म रेलिङ घुम्न जाउँ भनेको र म तपाईँको गाडी रिजर्भ गर्न चाहन्छु र अहिले मेरोमा क्यास छैन अन्त युपिआई गर्दा हुन्छ र युपिआई गरेर तपाईँकोमा युपिआई छैन भने पनि म अनलाइन भुक्तानी गर्न चाहन्छु कति होला तपाईँको भाडा